हाम्रो घरमा चाहिँ गाउँमा चाहिँ फुलहरू म फुलको बगैँचा छ त मेरो र यो बिउँहरू चाहिँ म बाख्राकोट एउटा सानो एउटा साथीको नर्सरी छ त्यहीँबाटै म लिएर आउँछु र त्यो फुलहरूमा चाहिँ म घरमा ल्याएर त्यही फुलहरू रोपे रोप्छु या बगैँचा बनाउँछु अनि त्यो त्यसमा लगाउने उयो चाहिँ मलहरू चाहिँ हामी चाहिँ गाईको मलहरू लगाउँछौँ अनि यो रुखपातको यस्तो मैला उयो पत्ताहरूलाई कुहुवाएर चाहिँ हामी त्यसरी नै मल बनाएर चाहिँ हामी फुलमा रोपेर हामी फुलको बगैँचा बनाउँछौँ